म म लिङ्गिया चिया बगानको हो अनि मेरो गाँउमा अनि मेरो गाँउमा एक समयमा चाहिँ अब धेरै नै अब पखाला पखालाको बिमारीहरू धेरै नै फैलिसकेको थियो जसद्वारा चाहिँ अब हाम्रो बुढा पाकाहरूले अब बुढा पाकाहरूले चाहिँ हामीलाई अब यही सुचित गर्थ्यो कि अब पखाला पखाला निको पार्नको लागि पखालाको दबाई पखालाको उयसको लागि चाहिँ अब पखाला चल्दा अब खानुको लागि दबाईहरू भइहाल्यो होइन धेरै थरिको दबाईहरू तर त्यति त्यतिबेला चाहिँ अब त्यति साह्रो अब हाम्रो गाँउमा अब अस्पतालहरूको त्यो पनि फेसि उयो अस्पतालहरू पनि उपलब्ध थिएन र अब अस्पतालहरू जानुको लागि चाहिँ अब धेरै नै टाढो हामीलाई सफर गर्नु पर्थ्यो होइन जसद्वारा चाहिँ अब त्यस्तो समयमा त अब हाम्रो गाँउमा पखालाको पखाला पखाला धेरै मात्रामा फैलिएकोले पखाला चल्दा सबैलाई पखाला चल्दा धेरै मात्रामा फैलिएको फैलिएको बेलामा चाहिँ अब बुढा पाकाहरूले चाहिँ अब घरेलु घरेलु नुस्खा हामीलाई हामीलाई उयो गर्नुभयो हामीलाई दिनुभयो जस्तै अब अब अम्बकको बोक्रा भइहाल्यो होइन अम्बकको बोक्रा काँचो अम्बक केरा चिउराहरू धेरै थरिका धेरै थरिका अब उपलब्ध सामाग्रीहरू हामीलाई खान खान खानको लागि हामीलाई सुचित गऱ्यो जसद्वारा चाहिँ अब हामीले त्यो खाँदै जाँदा चाहिँ अब त्यो पखाला चाहिँ अब पखाला धेरै नै राम्रो भयो अब किनभने अब त्यसो पहिला पहिलाको समयमा अब हाम्रो पुर्खा पुर्खा बाजे बाजे बाजे बोजूहरूको समयमा अब धेरै त्यति साह्रो अब अ अस्पतालहरूको उयोहरू पनि थिएन उपलब्धिहरू थिएन धेरै नै टाढो जानु पर्थ्यो अब धेरै कता कता जानु पर्थ्यो जसद्वारा अब धेरै धेरै नै समयहरू ए धेरै नै धेरै असुविधाहरू प्रकट हुन्थ्यो अनि अब त्यस समयमा चाहिँ त्यस समयमा त अब हामीले हाम्रो बुढो बुढो बाजे बोजूहरूको अब घरेलु नुस्खा चाहिँ हामीले तयार हामीले खुद अब हामीले लिन थाल्यौँ हामीले उनीहरूको सुझाउहरू लिन थाल्यौँ जसद्वारा अब धेरै नै अब उयो यसो पखाला चल्यो होइन पखाला त्यस्तो के के के धेरै नै उयोहरू लाग्दा रोग रोगहरू लाग्दा अब घरेलु नुस्खाहरू नै हामीले जहीले पनि अब उयो गऱ्यौँ घरेलु नुस्खा खालि हामीले हामीले खा हामीले उयो गऱ्यौँ खायौँ होइन खायौँ अन्त जसद्वारा चाहिँ अब धेरै नै राम्रो भयो अब त्यो चाहिँ दबाई चाहिँ अब त्यो घरेलु नुस्खाहरू चाहिँ अब धेरै नै राम्रो राम्रो हामीलाई उयो दियो र हामी हाम्रो हामीलाई राम्रो धेरै नै राम्रो प्रदर्शन दियो जसद्वारा चाहिँ अब हाम्रो उयो हाम्रो गाँउमा लागि सकेको त्यो पखालाको रोग पनि धेरै नै राम्रो भएर गयो अब सबैलाई त्यसरी नै अब छोड्दै छोड्दै छोड्दै गयो त्यो घरेलु घरेलु नुस्खाले गर्दा त्यो उयो त्यही अब त्यो घरेलु नुस्खाले नै हामीलाई धेरै नै उयो गऱ्यो राम्रो राम्रो बनायो अब त्यस्तो उयो रोगहरू त्यस्तो त्यो साह्रो भएन रोगहरू लागेन रोगहरू जाती हुँदै गयो जाती हुँदै गयो अनि धेरै नै राम्रो भयो अनि त्यसकारण अब अब त्यस समयमा अब उयो अस्पतालको उयो उपलब्धि नहुँदा गाँउ घरमा कस्तो दुःख पर्थ्यो असुविधा हुन्थ्यो असुविधा पर्दा पनि अब हाम्रो पुर्खाहरूले बुढा पाका बाजेहरूले चाहिँ आबो हामीलाई त्यस्तो त्यस्तो उयोहरू चाहिँ अब उपलब्ध गराएर त हामीलाई हामीलाई उयो दियो हामीलाई त्यस्तो सामानहरू दियो जस्तै अब घर घरेलु धेरै नै घरेलु उयोहरू दियो हामीलाई सर सामाग्रीहरू दियो जसद्वारा चाहिँ अब हाम्रो हाम्रो रोगहरू चाहिँ रोगहरू चाहिँ राम्रो हुन्छ रोगहरू धेरै नै धेरै नै हाम्रो रोगहरूमा धेरै नै परिवर्तन आउँछ प्राय जस्तो रोगमा धेरै नै परिवर्तनहरू आउँछ र हाम्रो त्यस्तो रोगहरूमा अनि चाहिँ धेरै नै राम्रो भयो अब सबै नै अब सबै नै अब उयो भयो सबैलाई नै अब राम राम्ररी असर गऱ्यो त्यो घरेलु नुस्खा दबाई उयोहरूले नै अम्बकको बोक्रा अम्बक काँचो अम्बक अम्बकको टुसा उयो केरा उयो चिउराले नै हामीलाई धेरै नै सहयोग गऱ्यो